म तपाईँको ट्याक्सी बुक गर्न चाहन्छु र ट्याक्सी गोरुबथान बजारबाट कालिम्पोङ जाने हुँदा मेरो साथी रोहनलाई गोरुबथानबाटै लिएर र मेरा आमाबाबाहरू अमब्योकमा हुनुहुन्छ उहाँहरूलाई पनि लिएर र तिनीहरूलई लिएर तपाईँ कालिम्पोङ जानुपर्ने हुँदा गोरुबथान अमब्योक निम लाभा अलगढा हुँदै कालिम्पोङ पुऱ्याएर फेरि बेलुकी यथास्थान गोरुबथानमै ल्याएर छोड्नुपर्ने हुँदा

तपाईँलाई गोरुबथानबाट विभिन्न जग्गा हुँदै कालिम्पोङ पुगेर फर्किने हुँदा तपाईँको गाडीको भाडा कति तिर्नुपर्ने हो कृपया जानकारी गराइदिनहुन हार्दिक अनुरोध गर्दछु